नेपाली भाषा यो जुन चाहिँ एउटा हाम्रो मातृभाषा हो र यो भाषा धेरै वर्ष पचास वर्षअगाडि एउटा जुन प्रकारले यो बोलिन्थ्यो त्यो भाषा त्यो समयको भाषा र अहिलेको भाषामा धेरै अन्तर देखिन्छ र अहिले धेरै विकसित भएको छ हाम्रो भाषाप्रति यो भाषा अहिलेको भाषामा जुन चाहिँ एउटा संस्कृतको कतिपय शब्दहरू उच्चारण गरिन्छ र अहिले त्यो पचास वर्षअघाडि जुन प्रकारले एउटा जनमानसमा एउटा जुन चाहिँ एउटा एजुकेसन यो शिक्षा विषयमा अलिकति मान्छेले ध्यान दिँदैन अहिले धेरै मान्छे एडभान्स भइसकेको छ विकसित भइसकेको छ किनभने मान्छे सबैको प्रत्येक घरमा नै अहिले ग्रेज्युसन भएर बसिसकेको छ मान्छे र भाषाप्रति उनीहरूलाई हाम्रो मातृभाषा हामीले बोल्नुपर्छ र यसलाई विकसित विकसित गर्नुपर्छ भन्ने धेरै मानिस मानिसहरूको भनाइ छ साथ साथै यहाँ यो भाषा सम्बन्धी धेरै साहित्यकार उपन्यासकार कथाकारहरू उब्जिएको छन् जसले चाहिँ यो भाषालाई अझ राम्रो तरिकाले हाम्रो भाषा बोल्नुपर्छ र हाम्रो भाषा आफ्नै भाषामा आफ्नै के अरे आफ्नै जुन चाहिँ एउटा भनाइ भयो अथवा लेखाइ भयो र प्रत्येक कुरोमा नै विसकित हुँदै गइरहेको छ र म भन्छु कि पचास वर्ष अगाडिको र अहिले यो प्रेजेन्ट यो जुन चाहिँ एउटा वर्तमान समयमा हाम्रो भाषाप्रति धेरै नै उन्नति भएको हामी महसुस गर्दछौँ